हाम्रो दार्जिलिङ जिल्लामा चाहिँ अब सांस्कृतिक सामाजिक परम्पराहरू चाहिँ दसैँ दिवाली यस्तोहरू मनाउँछौँ र यहाँ चाहिँ अब धेरै जातिका मानिसहरू आउनु हुन्छ र विभिन्न सबै धर्मको मानिसहरू आएर हामी यो फेस्टिभलहरू मनाउँछौँ र बाहिर यहाँका मान्छेहरूले त अब यो फेस्टिभलहरू सधैँ देखेर फेस्टिभल गरेको सबै देखेको छ बुझेको छ र बाहिरबाट आउने मान्छेलाई चाहिँ हामी चाहिँ अब सबै कुरो देखाउँछौँ र अब हामी चाहिँ अब दसैँमा चाहिँ ठुला मानिसहरूको हातबाट टीका लगाउँछौँ एक अर्काको घरमा गएर टीकाहरू लगाएर राम्रो राम्रो खाने कुराहरू खान्छौँ र ठुला बडाका आशीर्वाद लिन्छौँ र फेरि अर्को हाम्रो एउटा परम उयो छ भाइटीका त्यस दिनमा चाहिँ हामी सेलरोटी पोलेर आफ्नो माइतीहरूलाई पुज्छौँ दाजु भाइहरूलाई पुजेर दुधहरू दुधहरू खुवाउँछौँ यहाँ एउटा हामी तिहारमा चाहिँ भयो लक्ष्मी माताको पूजा गर्छौँ त्यस दिन चाहिँ अब लक्ष्मी मातालाई पुरा मान्छौँ हामी घरहरू सफा गरेर लक्ष्मी मातालाई पुरा पुज्ने गर्छौँ र भाइटीकाको दिन चाहिँ हामी भाइहरूलाई दुत्त्या खुवाउँछौँ र